हेलो तपाईँ स्रबिकको बाबा बोल्नु भएको हो उ त बिमार भएर उ रेस्ट रुममा बसिरहेको छ के उ बिहान ठिकै थियो उसलाई केही भएको थिएन बिहान केही नखाएर कि खाना खाएको थिएन बिहान भनेपछि उसलाई त ज्वरो आएर उ त रेस्ट रुममा बसिरहेको छ पो त हामीले त उसलाई प्यारासिटामोल दिइकन राखिराखेको छौँ तपाईँ छिटोभन्दा छिटो लिनु आइदिनु होला उसलाई उ त धेरै बिमार भएर बसिरहेछ त्यहाँ तपाईँ कहिलेसम्म आउनु सक्नुहुन्छ होला ए हुन्छ हुन्छ त्यो ठुलो हुन्छ कि तर एकपल्ट नानीलाई हेराउनु उ त भक्कु बिमार भएर उ बाबा कि बाबा भन्दैछ अलिक छिटो आउनुभयो भने त सहायता हुन्थ्यो अँ तपाईँ छिटो आइदिनुहोस् न उ अरू क्लासेसहरू पनि हुँदैछ कि मलाई त जानु पनि छ नि त क्लासमा म यहाँ म यहाँ ज्यादा बस्नु पनि सक्दिनँ कि फेरि अहिले उता क्लास मिस भयो भने अरू नानीहरूले के गर्छ ल ल छिटो भन्दा ल्याइदिनु उसले खाना खाएको छैन जस्तो लाग्दैछ गरमले होला त्यस्तो पनि हुनुसक्छ कि उसलाई के भएको थियो अँ अन्त बिहान उसले दबाई खाएन उम् अन्त उसलाई अलिकति दबाईहरू खाएर पठाउनु पर्थ्यो नि अलिक ठिक त हुन्थ्यो होला अहिले छिटोभन्दा छिटो लिनु आउनु होला तपाईँको सहायता हुन्छ

ल ल छिटोभन्दा छिटो आइदिनु होला हुन्छ